यो मैले पहिला तपाईँको दोकानबड यो मेक्रोमेनको टिसर्ट किनेको थिएँ कि मलाई आज पनि त्यही मेक्रोमेनै टिसर्ट देखाउनुहोस् न यो मेक्रोमेनको टिसर्ट चाहिँ यो कम्पनी साह्रै मन पर्यो जुन चाहिँ टिसर्टले नपोल्ने पनि घाममा लगाउँदा पनि नपोल्ने अनि धुँदा पनि धोएर सुकाउँदा पनि एकदम छिटै सुक्ने कलर चाहिँ गएन अन्त फेरि जिउमा पनि फिटिङ क्या हो त जुन चाहिँ त्यो कलरहरू छ त्यो कलरहरू अरू त्यो टिसर्टहरू जस्तो छिटो त्यो नखुम्चिने क्या हो त एकदम लुगा पुरानो भए तापनि पुरानो लगाएर धेरै पुरानो भइसक्दा पनि तर त्यसको जुन चाहिँ त्यो नतन्किने कलर नजाने चाहिँ मलाई साह्रै राम्रो लाग्यो यो टिसर्टको म आज पनि फेरि मेक्रोमेन कम्पनीकै टिसर्ट लैजाऊँ भनेको अनि विशेष गरेर यो टिसर्ट म त आजकल त यही टिसर्ट मात्रै पो लाउनु थालेको छु एकदम फिटिङ हुने क्या त त्यो जे कल्लर कल्लरको यो ऊ योहरू मन पर्यो अन्त कलर चाहिँ ट्याक्कै नजाने क्या त यो टिसर्टको